अब म चाहिँ है अब लाइफमा सबैभन्दा महत्त्व चाहिँ अब मेरै नानीहरूलाई दिन्छु किनभने अब मेरो तिनजना है नानीहरू छ अब उनीहरूले पढे्र अब ठुलो मान्छे भएको मलाई चाहिँ हेर्ने है इच्छा छ उनीहरूकै लागि नै अहिलेसम्म म अब यसरी खटिरहेको छु त्यही भएर मलाई चाहिँ अब मेरो अब नानीहरूभन्दा अरू कुरा चाहिँ अब मलाई ठुलो लाग्दैन म नानीहरूको लागि अब जे पनि है गर्न सक्छु उनीहरूको भविष्यको लागि चाहिँ म अब अब जे पनि अब हुन्छ म गर गर्नेछु त्यति नै हो अब मलाई चाहिँ मेरो नानीहरूभन्दा चाहिँ अब अरू अरू चाहिँ कुनै कुरो पनि महत्त्व चाहिँ त्यति लाग्दैन